ए हजुर ड्राइभर अङ्कल बोल्नुभएको हो हजुर मैले बुक गरेको थिएँ नि हजुर तपाईँको ट्याक्सी हजुर हजुर हजुर होइन मैले त्यो मलाई छिटै जानु थियो कि अनि मलाई लाग्थ्यो तपाईँ अब टाइममै आइपुग्नु हुन्छ होला जस्तो लागेर चाहिँ तपाईँलाई कल गरेको थिएँ हजुर तर अब खै तपाईँ अन्त आधी घन्टा बेसी भई सकिसक्यो म यहाँ बाटोमा पर्खेको हजुर त्यसै कारण चाहिँ अब म यहाँनिर ठिकै गाडी पाएँ नि त हजुर अहिले भर्खर चढिसकेँ अन्त तपाईँलाई चाहिँ हजुर हजुर अब तपाईँको त्यो गाडी चाहिएन मलाई हजुर परेन म यहाँ गाडी चढेर अब हिँडी पनि सकेँ यहाँ म गाडीबाटै कल गरेको यो चढेर हजुर कहाँ अन्त म आधी घन्टा बेसी पर्खिसकिसकेँ अन्त मलाई त्यहाँ टाइममै पुग्नु थियो त्यसै कारण चाहिँ म यो ट्याक्सीको उयो चाहिँ क्यान्सल गर्दै गर्न चाहन्छु हजुर हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ त्यहाँसम्म आउनुभएछ धन्यवाद हजुर अब तपाईँ ढिलो हुनुभयो हुन्छ हुन्छ धन्यवाद